मेरो घरमा मैले तुलसी घोडा टाप्डे एलोभेरा म अम्बक इलामे सिसाऊ जस्तै अरू अन्य औषधी बिरुवाहरू उब्जाएको छु र यी औषधीहरूले चाहिँ के काम गर्छ भनेदेखिलाई तुलसी तुलसी घोडा टाप्डे पुदिना यी सब यीहरूले चाहिँ हामीलाई खोकी लाग्दाखेरि ज्वरो आउँदाखेरि होइन खाएभने चाहिँ हामीलाई निको पार्ने गर्छ जस्तै अब यी योलाई मिक्स गरेर यसमा अझै एउटा सामान आउ छ यसमा अझै एउटा औषधी आउँछ त्यसलाई चाहिँ भनिने गर्छ सयपत्री होइन सयपत्रीको पत्तापनि माडेर जो त्यो ज्वरो आउने व्यक्तिलाई चाहिँ यतिकै मुखमा अब चपाएर खाएर उयो गऱ्यो भने पनि धेरै नै निको पार्ने निको पार्ने गर्छ र यति नभएर यो सबै समा यो सबै औषधीलाई चाहिँ एउटा वर्तनमा राखेर पानीमा उमालेर त्यसको पानी हामीले पिउँदाखेरि पनि धेरै नै निको पार्ने गर्छ र त्यस पछाडी यो सिसाउको पत्ता होइन अनि सिसाउको पत्ताले चाहिँ हाम्रो जति पनि त्यो पेट गरम हुने होइन पिसाब पोल्ने बिमारहरू हुन्छ नि यो बिमारहरूदेखि निको पार्ने गर्छ र निम पत्ता होइन यसको मेन यसको भुमिका त कति हो कति होइन निम पत्ताले हाम्रो स्किनलाई पनि राम्रो बनाएर जान्छ हाम्रो ब्लडपनि प्युरिफाई गरेर जान्छ होइन अनि अरू अनि साथ साथै एलोभेरा एलोभेराले पनि हामीलाई धेरै बेनिफिट दिलाउने गर्छ जस्तै ओइली स्किन छ भने ओइली स्किन पनि कन्ट्रोल हुने होइन ड्राई स्किन छ भने ड्राई स्किललाई पनि ठिकसँगले उयो गर मिलाउने र पेट गरम छ होइन भने पनि एलोभेराको जुस या त त्यो एलोभेरा नै खाँदाखेरि पनि नै हामीलाई धेरैनै निको राम्रो होइन पार्ने गर्छ र त्यसरी नै बेतलौरी बेतलौरी चाहिँ अब हामीलाई हाथ खुट्टाहरू भाचिँदाखेरि होइन हामीलाई त्यो बेतलौरीको

बेतलौरी हामीलाई काम लाग्छ र त्यस पछाडि अम्बकको बोक्रा अम्बकको बोक्रा र अम्बकको पत्ताले चाहिँ हामीलाई झाडा पखाला यी सबै हुँदा चाहिँ त्यो अम्बकको पत्ता हामीले खायौँ या त टोक्यौँ भने चाहिँ हामीलाई धेरै नै राम्रो भएर जान्छ र इलामे बनमारा यो इलामे बनमाराहरूले चाहिँ हाम्रो जतिपनि त्यो काटेको घाउहरू हुन्छ काट्दाखेरि खुन निकलिन्छ नि त्यो खुनहरू बन्द हुने त्यो खुन चाहिँ अब रोकिने रोकथाम गर्ने उपचार गर्छ र मलाई लाग्छ कि यो जतिपनि एन्टिबायोटिकहरू छ योहरूभन्दाखेरि चाहिँ हाम्रो प्रकितिक उपचार धेरै नै राम्रो हो